दाजु म तपाईँको रेस्टुरेन्टबाट खाना अर्डर गरौँ भनेको थिएँ कि तर मसँग खाना खाने कटौरा प्लेटहरू छैन त्यही भएर तपाईँले कुनै डिस्पोजेबल कटौराहरू पठाइदिनु सक्नुहुन्छ